मलाई चाहिँ भात दाल र सब्जीहरू मनपर्छ अन्त मलाई मोमो मनपर्छ र त्यो चाहिँ मलाई कहाँ खान रुचाउँछु भन्दा चाहिँ अब बाहिरतिर मलाई त घरमा खानाहरू रुचाउँछु मेरो फ्यामिलीहरूसँग बसेर र मलाई बाहिरहरूतिर मनपर्दैन पिक्निकहरू गयो भने पनि अब हाम्रो डल्लै फ्यामिली त जान सक्दैन कोही कोही बेला जानुहुन्छ र बाहिरतिर गयो भने पनि हाम्रो त्यहाँनिर त्यहाँनिर बस्ने व्यवस्थाहरू राम्रो हुँदैन र हाम्रो त्यहाँनिर खायो भने पनि हामीलाई केही न केहीले चाहिँ हामीलाई अप्ठ्यारो पारिरहेको हुन्छ र हामी अब होटलतिर गयो अरे हामी होटलतिर चाहिँ सबैजना फ्यामिली पनि जाँदैन र हामी साथीहरूसँग जान्छौँ र होटलमा पनि बेसी खा त हामी यहाँतिर होटलतिर त के के अरू बाहिरको के के चिजहरू पाउँछ र भात दालहरू प्रायः पाउँदैन होटलतिर र हाम्रो मलाई त्यहीँ घर मनपर्छ मलाई घरकै हाम्रो मान्छेहरूले बनाएकै मनपर्छ मलाई बाहिरले बनाएको मनपर्दैन अब मलाई घरमै बसेर सबै फ्यामिलीसँग डाइनिङ टेबलमा बसेर खान मनपर्छ मोमोहरू हामी मोमोहरू बनाउँदा मलाई घरमै मनपर्छ र मोमोहरू बनाउँदा हामी सबै मिलेर बनाउछौँ र हामी कसले के गरिरहेको कसैले डल्लो पारिरहेको कसैले मोमो बनाइरहेको कसैले बेलिरहेको त्यो सबैजना हाम्रो फ्यामिलीहरू मिलेर या हाम्रो नेभरहरू मिलेर पनि हामी बनाउछौँ र त्यहाँ डेली चाहिँ हाम्रो सबैजनामा हामी एउटा एकैचोटि हामी सँगै बसेर हामी गफहरू पनि गर्छौँ र त्यो गफहरूमा ए एक प्रकारको त्यो बाहिरतिर खाएको जस्तो हुँदैन पिक्निकहरूतिर खाएको जस्तो हुँदैन र त्यो गफ गर्नु मजा आउँछ त्यो फ्या फ्यामिलीहरूसँग नेभरहुडहरूसँग समय बिताउनु र हामी त्यो मोमोहरू बनाउँदा भातहरू बनाउँदा पनि हामी सबै मिलेर बसेर सँगै बसेर खान्छौँ हामी सबै गफ गर्दै खान्छौँ र हामीलाई त्यो सबै मनपर्छ र बाहिरतिर हो भने चाहिँ हाम्रो त्यहाँ बस्ने त्यहाँ व्यवस्थाहरू पनि हुँदैन र घरमा हो भने त हामी त्यहाँ आफ्नै टेबलतिर बसेर खान्छौँ हाम्रो आफ्नै त्यहाँ प्लेट हुन्छ र हाम्रो आफै सबै मिलेर बनाउँछौँ र बाहिरतिर हो भने त बेसी हाम्रो त्यहाँनिर बस्ने व्यवस्था राम्रो हुँदैन अन्त हाम्रो सबै फ्यामिलीहरू पनि हामी बेसी बाहिर जाँदैनौँ सँगै जाँदैनौँ होटलहरूतिर पनि बेसी हामी त्यहाँनिर सँगै सँगै त जाँदैनौँ र होटलभन्दा चाहिँ मलाई घरकै खाना भात दाल सब्जी अन्त मोमोजहरू चाहिँ मलाई मिठो लाग्छ र राम्रो लाग्छ